म चाहिँ सानोमा सानैदेखि स्कुल छोडेर घरको दु ख पनि थियो र सानैदेखि चाहिँ म स्कुल छोडेर चाहिँ काम गर्नुपट्टि लागेको अनि काम गर्दागर्दै अनि अहिले चाहिँ गाडी चलाउँछु सानैदेखि गाडीमा हिन्डीभाइ हिँडेर गाडी सिकेर परिवारलाई पाल्ने काम गरिरहेको छु अहिले चाहिँ कालिम्पोङमा सिलगडी गाडी चलाउँछु सानोमा चाहिँ अलिक दु खै थियो र यो काम गर्नपट्टि लागे